हामीले लुगा धुँदा अहिले यहाँ हाम्रोमा त पुरा पानीको दुःखै दुःखै नै छ अहिले बर्खामा चाहिँ भन्दा पनि अस्ति सुखा दिनहरूमा चाहिँ निकै दुःखै नै थियो पानीको त्यसले गर्दा हामीले चाहिँ अब ट्याङ्कीमा पानी जमा गरेर राख्छौँ अनि लुगाहरू धुँदाखेरि चाहिँ बाल्टीमा बोलमा सर्फमा भिजाएर लुगा धु धोएर धेरै लुगाहरू एकैतालमा हामी धुन्छौँ एउटा एउटा गरेर चाहिँ धुँदैनौँ किनभने पानीको धेरै चल्छ भनेर हामीले त्यसरी नै लुगा धुँदाखेरि चाहिँ सर्फमा भिजाउँछौँ त्यहाँदेखि एकैचोटि थुप्रै लुगाहरू भिजाएर त्यहाँदेखि बोलमा नै बाल्टीमा नै पानी झिकेर त्यही पानीले नै हामी सबै लुगाहरूलाई मजाले पखाल्दै पखाल्दै दुई तिन बाल्टीले चाहिँ पुग्छ हामीलाई धेरै लुगा धुनु पनि अन्त मेसिनहरूको युज चाहिँ गर्दैनौँ पानी कम्ती भएको बेलामा किनभने मेसिनमा त धेरै पानी चाहिन्छ त्यसले गर्दाखेरि हामीले मेसिनहरू चाहिँ त्यति चलाउँदैनौँ हातले नै धुन्छौँ त्यसले गर्दाखेरि पानी चाहिँ कम्ती नै चल्छ